दार्जिलिङ उयो डाँडाको रानी भनेर चिनिन्छ दार्जिलिङलाई दार्जिलिङमा हाम्रो रोजगार रोजगारभन्दा पनि जीविका चलाउने कामहरू नै केके हो भन्दा अब खेती कमान कमानबारी खेतीहरू पनि खेतीहरू हुन्छ यहाँ कमानबारी थुप्रै दार्जिलिङमा कमानबारी थुप्रै देखिन्छ त्यही हो त्यो गुजारा गर्ने तरिका नै त्यही हो हाम्रो यहाँ दार्जिलिङमा काम त अब का कमी त होइन कमी पनि हो भनौँ कमी त छ जस्तो लाग्दैन मलाई तर कोसिस गर्यो भने त कमी त तर अब थुप्रै मान्छेले देखिन्छ हाम्रो थुप्रै नागरिक नागरिक भन्दा पनि युथ हाम्रो दाजु दादा दादाहरू काम नभएको कारणले घरमै बसेको हुन्छ धेरै पयु पढेको त भएको छ तर अब त्यस्तो आफूले रोजेको स्यालेरी आफूले रोजेको तनखाहरू नपाएको कारणले घरमै बसेको हुन्छ दार्जिलिङमा रोजगार ए जीविका चलाउने नै कामहरू भएको भनेको हो भन्दा त्यही हाम्रो इम्प्लोइमेन्ट फोन दोकानतिर काम गर्ने अन्त यो कमानबस्तीमा बसेर काम गर्ने अन्त खेतीपाती गाईबस्तु पालेर बस्ने त्यही गुजारा दुध बेचेर गुजारा गर्ने अन्त कति चाहिँ अब कति कुल्ली कामहरू गरेर नै गुजारा गर्ने गर्छ अब हाम्रो दार्जिलिङमा खु काम त्यो गर्मेन्ट जब प्राइभेट जब किन खोज्छ भन्दा अब हाम्रो अहिले यङ यङ युथहरूमा दाजु दाजु हामीले नै अब त्यो बलको काम गर्न न नपरोस् भनेर नै गर्मेन्ट गर्मेन्ट खोज्छ गर्मेन्ट काम गर्मेन्टमा साथै प्राइभेटमा पनि खोज्छ किनभने त्यसमा ज्यादा दुःख त हुन्छ हुन्छ हुन्छ तर पनि त्यति साह्रो चाहिँ अब बल लगाएर चाहिँ गर्नु पर्दैन त्यस कारण हामी आजकल गर्मेन्ट वा गर्मेन्ट वा प्राइभेट जब नै रोज्छन् गर्मेन्ट जब भनेको प्रायः जस्तो प्राइभेटभन्दा पनि तर गर्मेन्ट जबमा हामीले उयो गर्नु बल लगाउनु खोज्छ किनभने गर्मेन्ट भनेकै अब त्यो अब बसीबसी खान कतिले बसीबसी खानु खोज्छ कतिले अब अँ सेवै गर्छु भनेर गर्मेन्ट गर्छ कति चाहिँ अब बसीबसी खानु पाइहाल्छ भोलिपर्सी भनेरै अब त्यही सोचले नै गर्मेन्ट कामहरू पनि खोज्छ अब प्राइभेटमा चाहिँ के हुन्छ भने प्राइभेटमा हो भने चाहिँ अब त्यो आफूभन्दा ठुलो बोस बोस हो तिनीहरूको कुरा सुन्नै पर्यो छुट्टी पनि अब भनेको हिसाबमा पाइँदैन अब केही बिमार अबिस्ता अबिसिस्ताहरू अबिसेस् त्यस्तै असुविधाहरू पर्यो भने पनि मालिकले बुझिदिने कुरा आएन बुझिदिँदैन ढाँटेको बान उयो गर्ने हुन्छ त्यस्तै ढाँट्ने बानी ढाँट्ने बानी हो भनेर त्यतिकै उयो गर्छ गर्मेन्ट काममा चाहिँ त्यही हुन्छ तर अब हाम्रो जब्सहरूमा चाहिँ के हो भन्दाखेरि चाहिँ दार्जिलिङमा चाहिँ अब खोइ काम नै गर्मेन्ट काम चाहिँ त्यति उयो पाइँदैन तर गर्मेन्ट काम चाहिँ बहुत सह्रो छ हाम्रो दार्जिलिङ डिस्ट्रिकमा चाहिँ किनभने अब हाम्रो प्रायः प्रायः पहिलै खोइ पहिला पनि सुनेको गोर्खाल्यान्ड गोर्खाल्यान्ड भनेको गोर्खाल्यान्ड पायो भने चाहिँ हाम्रो सब गर्मेन्ट कामको फेसिलिटीहरू पुरा खोलिन्छ भन्छ तर खोइ अब म हामी अब म अहिले हामी सानै सानै भएको कारण त्यस्तोहरू चाहिँ उयोहरू छैन र पनि हाम्रो हाम्रो डिस्ट्रिक दार्जिलिङमा चाहिँ गर्मेन्ट कामको चाहिँ बहुत बहुतभन्दा पनि धेरै नै कम्ती देखिन्छु म चाहिँ कामहरू चाहिँ सब प्राइभेटहरू नै छ जस्तै प्राइभेटमा पनि के हो फोन दोका फोन बेच्ने फोनमा बेच्ने हार्डवेर दोकानमा काम गर्ने त्यही होटल होटलमा काम गर्ने त्यस्तै अरू खालि छ अहिले त होटलमा काम गर्यो अन्त त्यही पैसा एकदुई हजार तिन एकदुई हजारले घर चलायो थुप्रै अब त्यस्तै कारणहरूले गर्दै अब हाम्रो दार्जिलिङमा चाहिँ गर्मेन्ट काम चाहिँ बहुत कम्ती नै छ हाम्रो चाहिँ